कला र शिल्पमा धेरै सहयोग पनि छ धेरै ट्यालेन्ट पनि छ त्यसमा हामीले धेरै जस्तो अब के के अब फुल ब्रेन क्याचरहरू जस्तो के के अब हुन्छ नि बुकमार्कहरू के के अब हुन्छ नि ह्यान्ड ब्यान्डहरू के के बनाउनु सिकिन्छ अन्त हामीले के हो त्यसलाई अब अघि बढाउनको लागि जस्तै कि यु ट्युब च्यानलमा फेसबुकमा इन्स्टाग्राममा ट्विटरमा जेमा पनि हामीले पोस्ट गरेर हाल्दा मानिसहरूले कतिजनाले मन पराउँछ कतिले त्यसलाई बनाउन अर्डर पनि गर्छ मलाई यो चाहियो यो बनाएर ल्याइदेऊ पनि भनिन्छ अन्त हामीले त्यो यु ट्युब च्यानलले गर्दाखेरि ज्यादा भ्युस आएकोले गर्दाखेरि हाम्रो पैसा पनि इन्कम पनि हुन्छ अन्त धेरै जस्तोले अब यु ट्युब च्यानलबाट हेरेर कति अब कुराहरू सिकिन्छ कति स्टुडेन्ट्सहरूलाई के के अब इन्डिपेन्डेन्स डेको लागि फ्ल्यागहरू बनाएर ले भन्छ त्यति बेला हामीले यु ट्युब च्यानल हेरेर यो फ्ल्याग बनाउनु पनि सिकिन्छ अन्त फ्लावर्सहरू के के डेकोरेसनको लागि यस्तो गरिन्छ कतिवटा यु ट्युब च्यानल जस्तो कि डी आई वाई आर्ट एन्ड क्राफ्ट टोनी आर्ट एन्ड क्राफ्ट तुलसी एन्ड आर्ट एन्ड क्राफ्ट त्यस्तोहरू पनि हामीले सिकिन्छ अन्त मैले पनि धेरै जस्तो बुकमार्कहरू अब इन्स्टाग्रामहरूतिर पोस्ट गर्छु अन्त मेरो साथीहरूले नि कति अर्डर गर्छ हो अन्त म चाहिँ अब त्यो बुकमार्कको लागि चाहिँ अब कम्ती नै फाइभ रुपिस गरेर एकवटा बेचिदिन्छु अन्त यो अन्त कतिवटा मेरो च्यानल्सहरू पनि युट्युबमा हालेको छु अन्त त्यहाँबाट पनि तप मिन्स कतिजनाले हेरेर सिक्छ